हेलो हो यो होटल भ्यू पोइन्ट हो तपाईँहरूको होटलकोबारेमा मैले वेबसाइटमा देखेको थिएँ कि अन्त तपाईँहरूको कन्ट्याक्ट नम्बर पाएर चाहिँ मैले कल गरेको नि म चाहिँ एक्चुली म हजुर होइन एक्चुली म चाहिँ यहाँनिर टु थ्री डेसको लागि चाहिँ बस्नु भनेर सोचेको थिएँ कि अन्त तपाईँहरूकोमा रुम्जहरू चै कस्तो कस्तो अभइलेबल छ डिलक्सहरू लक्जरी कस्तो खालको रुम छ हजुर

हजुर मलाई मलाई तिनजनाहरूको लागि रुम चाहिएको मलाई सिङ्गल रुम होइन डबल बेडवालै चाहिएको ठुलो रुमै चाहिएको मलाई हजुर हजुर हजुर डिस्काउन्ट पनि छ भनेपछि ठिकै छ ठिकै छ भनेपछि मैले त कहिले चेक इन गर्दाखेरि हुन्छ होला हजुर हजुर हजुर ए हुन्छ हुन्छ हुन्छ म तपाईँलाई भनेपछि उयो कन्टयाक्ट गर्छु नि ल हजुर हजुर हुन्छ

पार्किङहरूको लागि कति पार्किङहरूको लागि छ केही ए हजुर अनि वाइफाईहरूको सुविधाहरू पनि छ हजुर हजुर वाइफाई कनेक्सनहरू छ अभइलेबल ओके ओके ओके ओके द्याट मिन्स म तपाईँलाई हुन्छ कन्ट्याक्ट गर्छु नि म कन्फर्म चाहिँ दिनु सक्दिनँ कि म तपाईँलाई एक दुई दिनबाद म आइ विल लेट यु नो ल